मेरो एकदमै प्रिय खेल चाहिँ म एउटा फुटबल हो है किनभने फुटबल खेल्नु मजा आउँछ एउटा हेल्थको लागि हेल्थको लागि पनि राम्रो हुन्छ त्यही भएर मलाई फुटबल चाहिँ एकदमै मन पर्छ हेल्थको लागि पनि राम्रो हो एउटा फिटनेस पनि बस्छ मान्छेकोमा है र अलिक हामीले त्यसमा अलिक ध्यान दियो भने हामी कहाँ कहाँ बाहिरहरू पनि पुग्नु सक्छौँ बाहिरहरू गएर खेल्न सक्छौँ एउटा नाम कमाउन सक्छौँ एउटा जग्गाकोहरू नाम राख्न सक्छौँ त्यही भएर चाहिँ मलाई एकदम मेरो एकदम प्रिय प्रिय खेल चाहिँ यो फुटबलै भन्छु म चाहिँ